मलाई चाहिँ मनपरेको उखा उखा उखानहरू चाहिँ हैन उहिलेको मान्छेले भन्ने गर्थ्यो धान खाने मुसा चोट पाउने भ्यागुता भन्ने कुराहरू गर्नुहुन्थ्यो हैन यो चाहिँ अब अहिले नै हो जस्तो लाग्छ है उहिले उहिलेको मान्छेले भन्नुहुन्थ्यो हैन बाजे बजूहरूले अनि नाच्नु जान्दैनस् मुखियाको आँगन टेढो भनेको जस्तो यो उखानहरू पनि हैन यो उखा उखानले चाहिँ साँच्चै नै अहिले नै भने त्यो कुरा चाहिँ अहिले नै पुगेको जस्तो लाग्छ अनि कसैलाई केको धन्दा कसैलाई घर ज्वाइँलाई खानुको धन्दा भन्ने कुराहरूले हैन यो उखानहरूले चाहिँ साँच्चै नै अहिले के भन्छ उखान उहिलेको मान्छेले भनेको कुराहरू चाहिँ पुगिरहेको नै जस्तो लाग्छ हामीलाई